हेलो म्याडम गुड इभिनिङ ए तपाईँको होटेलमा रुमको रुमहरू के कसो छ भनेर नि त्यो दुइटा रुम चाहिएको थियो कि मलाई हजुर त्यो अब सर्भिसहरू कस्तो छ रुम सर्भिसहरू रुम सर्भिसहरू त्यहाँको सर्भिसहरू होटलको सर्भिसहरू कस्तो छ भनेर नि हजुर

ए अ डबल बेडको हजुर डबल बेडवाला रुमको कति चार्ज छ ऊ यो सिङ्गल बेडवाला कति छ म्याडम ए सिङ्गलको ए हजुर पानीहरू छ नुहाउनुको लागि प्रबलम हुँदैन हजुर

ए ए हामीलाई त्यो के भन्छ आउटिङको लागि त होटलकै गाडी दिन्छ होला है कि हामीले एक्सट्रा ऊ यो गर्नुपर्छ रिजर्भ गर्नुपर्छ ए हजुर ट्वेन्टी फाइभ हन्ड्रेडमा ट्वेन्टी फाइभ हन्ड्रेडमा चाहिँ फुडिङ लजिङ मात्रै हो कि ए फुडिङ लजिङ दुइटै हो कि लजिङ मात्रै हो म्याडम हजुर ए हजुर हुन्छ एसी ए हजुर त्यसको चाहिँ एक्सट्रा चार्ज लाग्छ ए हजुर हजुर त्यहाँ घुम्नु लायकको भ्यु पोइन्टहरू चाहिँ के के छ होला है त्यहाँ वरिपरि सराउन्डिङ एरियामा हजुर या कालिम्पोङदेखि टिस्टा र रेली चाहिँ कति कति किलोमिटरहरू पर्छ होला है ए हजुर हुन्छ म्याडम म कन्फर्म गरेर बेलुका

हुन्छ म्याडम म बेलुका कन्फर्म गरेर फेरि कल गर्छु ल तपाईँलाई हुन्छ हुन्छ